राम्रो कुराले भन्दाखेरि अब सानोमा जन्मेर ठुलो हुँदै गयौँ बाबा आमाले राम्रो कुराहरू सिकाउनु भयो राम्रो संस्कार दिनुभयो र राम्रै संस्कारमा बढ्यौँ हुर्कियौँ अहिले पनि राम्रै छ को मान्छेसँग कसरी बोल्नु पर्ने को मान्छेसँग कसरी बोल्नु पर्ने आफन्त मान्छेहरू आउँदाखेरि कसैलाई खाना खुवाएर पठाउनु पर्ने हो कि त्यसै बात गरेर पठाउनु पर्ने हो कि कस्तो पाराले बोल्नु पर्ने हो यो सबै सिकाउनु भयो र त्यस्तो राम्रो छ अनि मान्छेहरूले पनि अब कति राम्रो कस्तो राम्रो बोलीचाली पनि भन्ने गर्छन् त्यहाँबाट प्रभाव पारेको चाहिँ त्यही हो अब आफ्नो राम्रो आचारण व्यवहार हुँदाखेरि खुसी लाग्छ मान्छेहरूले भन्दाखेरि पनि तपाईँ कस्तो राम्रो हुनुहुन्छ भनेर भन्छन् अनि मिल्नु पनि सबैजना सबै साथीहरू अब मिल्छन् खोजी गर्छन् कतै ग्रुपमा गएन भने पनि किन आउनुभएन भनेर